हेलो हजुर भन्नुहोस् हजुर हो त हो

हजुर हजुर

हजुर ए सा साइज तपाईँको युज्वल थर्टी एट नै थियो कि त्योभन्दा ठुलो थियो तपाईँको थर्टी एटै लगाउनुहुन्छ है पम्प सुको चाहिँ पछाडिपट्टि त्यो छोपेको हुन्छ कि त्यसले चाहिँ कोही बेला टाइट भएर अब अब पिल्सिन्छ है बिस्तारो बिस्तारो त खोलिन्छ त्यो लगाउँदै गयोपछि कि र पनि तपाईँले एउटा काम गर्नु सक्नुहुन्छ नि ज जु जुत्ता मैला मैला त भएको छैन होला है ए त्यसलाई तपाईँले अब फर्दर नचलाउनुहोस् कि अन्त अलिकति सफा गरेर त्यो ल्याइदिनु होस् तपाईँले एक साइज ठुलो लाँदा हुन्छ नि तपाईँको थर्टी एट लगाउनु हुन्थ्यो होइन थर्टी नाइनको लानुहोस् न तपाईँले थर्टी नाइनको लानुभयो भने त्यसले अलिकति कम्फोर्टेबल हुन्छ तपाईँलाई साइजमा पनि त्यति फरक पर्दैन कोही बेला पम्प सु चाहिँ अब यो तपाईँको टाइट आउँछ कि अन्त लगाउँदा लगाउँदाखेरि खोलिन्छ हजुर हजुर अहिले चाहिँ फिलहाल तपाईँले त्यो पम्प सु नलगाएर नि त्यो जग्गामा चाहिँ ब्यान्डेड लगाइदिनु होस् अहिले त्यो घाउ चाहिँ सुकोस् न है त्यसपछि लगाउनुहोस् न पम्प सु चाहिँ कहिले आउनुहुन्छ तपाईँ

अँ हुन्छ कि तर बिहिबार चाहिँ हाम्रो दोकान बन्द हुन्छ तपाईँले त्यो उयो गर्नुहोस् है ल बि बि बिहिबार चाहिँ बन्द हुन्छ हजुर हुन्छ हजुर हजुर पाउनुहुन्छ सेम सेम कलर त्यहाँ त्यहाँ म हेरिदिन्छु नि

होइन त्यस्तो साइजमा फरक त पर्दैन त्यो थर्टी नाइनको लानु भयो भने साह्रै हुँदैन तपाईँले थर्टी नाइनको लानुहोस् न त्यो प पङ्क सुमा साइज पनि त्यति डिफर गर्दैन एक साइज ठुलो ठुलो त हो हजुर हजुर कम्फोर्टेबल हुन्छ कम्फोर्टेबल हुन्छ तपाईँलाई हुन्छ हुन्छ हुन्छ आउनुहोस् न है आउनुहोस् हुन्छ हुन्छ